हेलो ए सुन्नुहोस् न मैले तपाईँको नम्बर यहाँ अर्को मेरो भाइकोबाट पाएको थिएँ कि तपाईँले भेजिटेबल सिजनल भेजिटेबल बेच्नुहुन्छ हरे नि है ए सुन्नुहोस् न अब मेरो चाहिँ यो एक हप्ताबाद चाहिँ घरमा पूजा छ नवरात्रीको कि त्यसको लागि चाहिँ मलाई बल्कमा भेजिटेबल्स चाहिएको थियो सिजनल भेजिटेबल्स र फ्रुट्स हो तपाईँकोमा अहिले के के अभाइलेबल छ होला अँ भेन्डीहरू सबै छ है मलाई चाहिँ हिल्सको भेजिटेबल्स चाहिएको थियो हो तपाईँको आलु छोडेर चाहिँ अरू तपाईँको क्याबेज भयो तपाईँको फुलकोपी मुला साग अन्त हरियो मटरहरू पाउँछ होला कसरी केजी छ दाम भनिदिनु सक्नुहुन्छ फुलकोपी चाहिँ एक सय रुपियाँ केजी ए हजुर हजुर अँ मलाई चाहिँ पूजा अलिक ठुलै छ हो मलाई आलु छोडेर चाहिँ फुलकोपीहरू बिस केजी अनि तपाईँको मटरहरू त्यही पन्ध्र केजी जस्तो टमटरहरू अझै पच्चिस केजी त्यस्तैहरू चाहिएको थियो नि

भक्कु लाँदा त दाम अलिक मिल्छ होला नि होइन ए हजुर अनि सुन्नुहोस् न तपाईँकोमा त्यो उयो घरमै डिलिभरीहरू गरिदिने केही सिस्टमहरू छ होला ए अब मलाई आउनु अलिक असुबि असुविदा हुन्छु कि त्यसले गर्दा तपाईँ अनलाइन डेलिभर गरिदिनु हुन्छ है अनि एप्पल चाहिँ कसरी केजी छ एप्पल चाहिँ मलाई तिस केजी जस्तो हालिदिनुहोस् हो अनि केरा कसरी छ होला फ्रुटमा चाहिँ मलाई एप्पल र केरा मात्रै चाहिएको हो केरा चाहिँ कसरी दर्जन छ केराको त सिक्सटी थियो होइन अन्त प्राइस केरा चाहिँ मलाई पाँच दर्जन हालिदिनुहोस् हो अनि एप्पल तपाईँको कति पो भनेको थिएँ मैले ए फाइभ किलोहरू जस्तो हालिदिनुहोस् हो अनि म तपाईँलाई भोलि अनलाइन डेलिभरको एड्रेस पठाउँछु तपाईँ त्यसमा मलाई पठाइदिनुहोस् न ल म तपाईँलाई पैसा पनि अनलाइन पे गर्छु नि अनि म लिस्ट बनाएर पठाउँछु नि ल तपाईँको वाट्सएप यही नम्बरमा वाट्सएप छ हुन्छ म त्यसो भए वाट्सएप हुन् हुन्छ धन्यवाद